ग्रामीण समुदायको अब ग्रामीण क्षेत्रतिर चाहिँ यो कृषि बागवानी भयो कृषि विभागलाई चाहिँ अब साह्रै चाहिँ अब त्यसलाई फस्टाएको जस्तो चाहिँ लाग्दैन किन अब यहाँको युथ य़ुवाहरू भयो अहिलेको कृषि क्षेत्रमा जुन चाहिँ कृषकहरू छ किन अब कतिजना चाहिँ यो कृषि गरेर मात्रै चाहिँ अब पुग्दैन किन अहिलेको समय अब जुन चाहिँ अहिलेको वेदर छ कृषिको पहिला पहिला अब जुन चाहिँ कृषि गरिन्थ्यो जुन जुन अब गरिन्थ्यो त्यो सबै अहिले त्यो सिस्टमले गर्दाखेरि त्यति फलाइ नभएकोले गर्दाखेरि अब कृषक क्षेत्रमा चाहिँ कृषि क्षेत्रमा चाहिँ साह्रै हाम्रो युवाहरू चाहिँ लागिपरेको जस्तो लाग्दैन मलाई र अब गऱ्यो भने चाहिँ अब अहिले जुन चाहिँ नयाँ पद्धति छ अब अब त्यस पद्धतिअनुसार गऱ्यो भने चाहिँ अब फलहरू राम्रो दियो भने हुनु त अब राम्रो छ कृषि क्षेत्र सागसब्जीहरू लगायो भने किनकि अब यो एकदम किन बजारमा अब साग सब्जीको एकदम राम्रो राम्रो भाउ छ लगायो भने चाहिँ हुनु चाहिँ आफ्नो जीवनलाई अब यापन गर्नु जीवन आफ्नो आफ्नो घरको आर्थिक अवस्थामा पनि सुधार त आउँछ एउटा अब नयाँ पद्धतिले गरेर नयाँ नयाँ तरिका सिकेर यो कृषि खेतीपातीहरू लगायो भने चाहिँ तर अब अहिले हाम्रो कृ कृषक हाम्रो युवाहरूमा चाहिँ त्यस्तो अब जागरुकपन र अब त्यो सोधीखोजी पनि छैन र अहिले अहिलेको जेनेरेसनहरू एकदमै इजी सजिलोसँग नै पैसा अब खोज्छन् कमाउनु खोज्छन् र अब विशेष बाहिरतिर नै नोकरीसोकरी यताउता गर्नु नै जान्छन् र कृषि क्षेत्रमा चाहिँ साह्रो फस्टाएको जस्तो चाहिँ अब लागेको छैन किन पहिला हेरिकन पहिला बरू गरिन्थ्यो यो कृषितिर कृषि ग्रामीण समुदायका मानिसहरूले अब युवाहरूले पहिला पहिला चाहिँ कृषक खेतीपाती गरेर आफ्नो घर जीविका चलाउँथ्यो बाहिर बजार हाटतिर लाने गरिन्थ्यो तर अहिले चाहिँ त्यो सब एकदमै कम्ती भएर गएको छ पहिला हेरिकन एकदमै ट्वेन्टी ट्वेन्टी फाइभ पर्सेन्टले मात्रै गर्छन् तर अब उहाँहरूले चाहिँ गर्दैछ आफ्नोको लागि आफ्नो लागि र यो अब नयाँ तरिका युवाहरूले जुन चाहिँ नयाँ तरिका हुन्छ अब त्यो सिक्यो भने चाहिँ जुन चाहिँ पद्धति छ अहिलेको नयाँ पद्धति छ कृषि विभाग बाट दिने यो तालिमहरू छ त्यो सब लिएर त्यहाँबाट बरबिजनहरू पनि कति राम्रो राम्रो उन्नत जातकोहरू वितरण गर्छ सरकारले यो सब लगाएर र पद्धति पनि अब सिकेर एउटा के भन्छ ट्रेनिङहरू लिएर गऱ्यो भने चाहिँ यो क्षेत्रमा एकदमै राम्रो छ किन अब यहाँको एउटा गाउँबस्तीको सागसब्जी भन्यो बजारतिर एकदमै छिट्टो बिक्री हुन्छ र यसमा अब अर्ग्यानिकहरू पनि अर्ग्यानिक खेती गऱ्यो भने झन् साह्रो अझै राम्रो हुन्छ किन अब यसले चाहिँ एकदम सुपथ राम्रो मूल्य पाउँछ बजारतिर अर्ग्यानिक खेतीमा चाहिँ